पहिला चाहिँ अब गोरु जोत्नु पर्थ्यो गोरु जोत्नुलाई चाहिँ गोरु पाल्नु पर्यो घाँस काट्नुपर्यो दाना दिनुपर्यो गोबर सोर्नुपर्यो त्यसलाई दाएर पर्फेक्ट बनाउनु चाहिँ धेरै टाइम लाग्छ कोही गोरुहरू जोत्दा जोत्दै सुत्ने पनि हुन्छ त्यसमा अब त्यसलाई कुटेर हिर्काएर पनि न नसक्ने धक्ने गोरु हुन्छ त्यसको त्यसले गर्दाखेरि चाहिँ धेरै दुःख पनि पाइन्थ्यो तर अहिले चाहिँ भने जुन चाहिँ ट्र्याक्टर आयो ट्र्याक्टरमा के छ तेल हाल्यो बास चलिहाल्छ त्यो ट्र्याक्टरले जोत्दाखेरि चाहिँ फेरि जुन चाहिँ खेताला लाग्ने गर्थ्यो गोरु जोत्दाखेरि खेताला पनि लाग्दैन त्यही त्यही ट्र्याक्टरले जोतेको चाहिँ एकदम मलिलो हुन्छ माटो पनि फुर्र बनाइदिइहाल्छ त्यत्तिकै सब्जी लाउनु सकिन्छ